हेलो ए अङ्कल नमस्ते ए म नम्रता बोलेको ए हेर्नुहोस् न मेरो आज सिलगढी जाने काम थियो कि उयो म जाँदै जाँदै थिएँ या मङ्पङ्मा बाटै बिग्रिएछ हो अब म त यता गजलडुबा भएर त गएको छैन नि त अन्त गजलडुबा भएर पनि जाने बाटो रहेछ मलाई त थाहा पनि थिएन हजुर अन्तखेर के भन्छ मेरो चाहिँ फेरि अर्जेन्ट मिटिङ छ कि अन्त यता गजलडु डुबा भएर जान पर्ने अनि चाहिँ के भन्छ यताबाट गयो भने त अब डेढ घन्टामै पुगिहाल्छ मिनामोडदेखिको त होइन अन्त यता के भन्छ गजलडुबा भएर चाहिँ कति कति घन्टा लाग्छ ए दुई घन्टा है ए अन्त हेर्नुहोस् न फेरि मेरो अर्जेन्ट मिटिङ छ हो मेरो छिटो जानु छ अन्त म यताबाट जाँदै थिएँ अन्त के भन्छ यहाँ मिना यता के भन्छ मङ्पङ्मा बाटै बिग्रिएछ नि त अन्त मेरो गाडी त्यहीँ फँसिरहेको छ हो हजुर अन्त यताबाट जाऊँ भनेको अब थाहै छैन मलाई कति घन्टा लाग्छ फेरि ढिलो पनि हुनसक्छ नि त अन्त यता मङ्पङ्मा फेरि बाटो बिग्रिएर चाहिँ ब अब कहिले बनाउने बनाउने नि है अन्त त्यही भएर चाहिँ मलाई यता सोध्नु थियो अन्त तपाईँलाई कल गरेको नि

ए दुई घन्टा लाग्छ है अङ्कल ए ए मेरो केको मिटिङ भन्नुभएको ए होइन हौ अस्ति के भन्छ यो सबैजना कताकता जाने भनेर प्लानिङ हुँदै थियो कि अनि त्यही भएर चाहिँ मेरो चाहिँ अब साथीहरूसँग अब सल्लाह भनौँ न मिटिङ भनेको सल्लाहै जस्तो त हो हौ त्यही गर्नु लागि चाहिँ यताबाट जाऊँ भनेको छिटो आउनु भन्दैछ फेरि होइन दुई घन्टामा भित्रमा आइपुग्नु भनेछ त अहिले म यहीँ छु फेरि गाडीहरू ट्राफिकहरू हुन्छ है त्यही भएर चाहिँ छिटोभन्दा छिटो गर्नु भन्दैछ अब कहाँबाट जानु जानु हेर्नुहोस् न मलाई फेरि कस्तो फँसिरहेको छु उताबाट जाऊँ भने गा बाटो बिग्रिएर हिँड्नु अब गाडी नै चलेको छैन हो अब यताबाट जाऊँ भने बाटै छैन होइन अङ्कल हजुर हेर्नुहोस् न के गर्नु गर्नु अब

अँ हो कि म फेरि अब बाइकतिर गयो भने पनि फेरि अब आफूलाई यति कन्फिडेन्ट छैन नि त चलाउने अन्त त्यही भएर गाडीमै जानुपर्यो फेरि अरू अरूको गाडीमा जाँदाखेरि ढिलो हुन्छ अब आफ्नो गाडीमा त थाहा छैन बाटो होइन हजुर अँ त्यही भएर चाहिँ मलाई जानु थियो कि छिटो आइज भन्दैछ अब यताबाट जान्छ है अङ्कल अँ यहाँबाट यस्तो ओद्लाबारी भएर उताउतै गजलडुबाहरू भएर है अङ्कल हजुर ए होइन गाडीहरू पाउँछ होला नि यताबाट जाने पनि हजुर ए हुन्छ अङ्कल यति नै सोध्नु थियो कि ए हजुर ठिकै हुनुहुन्छ होला नि घरतिर सबैजना ए हुन्छ अङ्कल हुन्छ हुन्छ अङ्कल म फोनहरू गर्दै गर्छु नि तपाईँलाई हुन्छ